मैले अहिलेसम्ममा चाहिँ कुकिङको कोर्सहरू चाहिँ गरेको छुइनँ अनि युट्युबमा टिभीमा चाहिँ हेर्छु कुकिङको उयोहरू खानु मन पर्ने चिजहरू मैले बनाउँछु घरमा बनाउ युट्युबतिर हेरेरै बनाउँछु चाउमिनहरू भयो मोमोहरू पिज्जाहरू त्यस्तोहरू हेर्ने गर्छु युट्युबमा अनि घरमा अलिअलि चाहिँ बनाउँछु र कोर्सहरू चाहिँ गरेको छुइनँ मैले टिभीहरूतिर पनि हेर्छु नयाँ नयाँहरू अब आइटमहरू म हेर्ने गर्ने गर्छु